हाम्रो गाउँमा एउटा परिवारले चाहिँ बाबुले दुधको व्यवहार ए व्यवसाय गर्नुहुन्छ होइन अन्त उनीहरूले चाहिँ गाउँभरीको गाईको नभनेको पनि दस बाह्र घरको गाईको दुध उठाएर चाहिँ बजार लगेर चाहिँ उनीहरूले धेरै मुनाफा कमाइरहेको हुन्छ छोराले चाहिँ गाउँभरीको सब्जी उठाएर बजार लान्छ होइन छोराले आफ्नै व्यवसायमा व्यवसायले ज्यादा मुनाफा कमाउँछ बाउले आफ्नै मुनाफा कमाएर चाहिँ उनीहरूले धेरै नै प्रगति गरिसकेको छ धेरै नै आफ्नो सम्पत्तिहरू पनि जोडिसकेको छ त्यही व्यवसायले गर्दाखेरि